दाजु म नेहाल तामाङ बोलेको हो र म नेक्स्ट सन्डे मेरो परिवारसँग सोनादा जाउँ भनेको र म अरू बेला पनि तपाईँकै एजेन्सीबाट गाडीहरू बुक गर्छु र योपालि चाहिँ मैले अब छुटहरू पाउँछु कि